हेलो ए राजु टेलर हो ए अँ अस्ति मैले त्यो जुन चाहिँ लुगा सिलाउनु दिएको थिएँ नि पेन्ट र सर्ट अँ त्यो पेन्ट र सर्ट सिलाउनु दिएको थिएँ र अलिकति अनफिटिङ अलिकित फिटिङ भएन रहेछ हौ खोइ अब तपाईँले झन् त्यत्रो नाप जोख गरेर सिलाएको यहाँ आएर त मलाई एकदम अलिकति टाइट खालको पेन्ट पनि अलिक टाइट भयो हो हजुर होइन नि अब तपाईँले त्यो यो डेटमा दिन्छु भनिसके पछि त तपाईँको एकदम राम्रोसँग सिलाएर दिनु पर्यो नि त्यसरी अनफिटिङ सिलाएर त्यो फिटिङ राम्रो छैन त्यस्तो सिलाइ दिएर भएन नि त तपाईँले त त्यो टाइम दिएपछि त अब राम्रो सिलाइदिनु पर्यो हजुर हजुर होइन म त्यो एकताल पेन्ट र सर्ट फेरि लिएर आउँछु कि पेन्ट र सर्ट लिएर आउँछु म त्यो के अरे लिएर आएर तपाईँकै तपाईँको अगाडि नै म देखाउँछु नि कस्तो भएछ मलाई फिटिङ भयो भएन हो अन्त त्यो आबो तपईँले जिम्मा लिइ लिइसके पछि त तपाईँ आफैले राम्रोसँगले हेरचाह गरेर सिलाइदिनु पर्यो नि त्यो अरू त्यो काम गर्नेहरूलाई दिएर भएन नि त भर्खर सिकौरेहरू हुन्छ उनीहरू त म त यहाँ कालिम्पोङबाट बोलेको नि कालिम्पोङमा म साङ्सेबाट बोलेको अस्ति मैले चौध तारिक लगेको नि

हजुर अब फेरि यस्तो भयो नि म त प फिप्टिन अगस्तमा लगाउनुको लागि मैले सिलाएको होइन अब फेरि मैले त मलाई त धोका हुने भयो अब त्यसरी के अरे त्यो मैले त पैसा पैसा पनि पहिल्यै क्लियर गरिदिएको पैसा क्लियर गरिसके पछि तपाईँले सामान त राम्रो बनाइदिनु पर्ने थियो अब फेरि मलाई हेर्नुहोस् त गाडी भाडा पर्यो यहाँबाट होइन दिन माया मार्नु पर्यो नाथे त्यो पेन्ट र सर्टको लागि तपाईँले चाहिँ अब एकदम राम्रो पहिल्यै सिलाइदिनु भएको भए त एकदम हु ठिक हुन्थ्यो अब त्यो फेरि फर्काउनु के गर्नु फेरि सिलाउनु त्यो एकदम मलाई प्रब्लम हुन्छ नि त तपईँले पैसा थापेपछि त सामान त राम्रो सिलाइदिनु पर्छ कम्मर होइनन थाइहरू टाइट छ हो तल फेरि तपाईँको त्यो ए सर्टको पनि त्यो एकदम टाइट खालको हुन्छ नि अलिकति छाती फुलायो भने त टाँक पनि चुँडिने खालको हुन्छ नि त्यो खालको भइरहेको छ हजुर अब आयो भने त तै बिस पच्चिस तारिकतिर मात्रै हुन्छ नि अब फिफ्टिन अगस्त यहाँ अब घरै अगाडि छ होइन मनाइरहेको छ अन्त अब मलाई त धोका भयो नि अब अब प्रोग्राम छ फिफ्टिन अगस्तमा प्रोग्राममा अब त्यहाँनिर यसो सानोतिनो प्रोग्रामहरू छ यसो गीत गाउने ट्राई गरेको छु मैले पनि कोसिस गरेको छु अब त्यहाँनिर अलिकति राम्रो लुगा त लाएर जानु पर्यो नि त अब रेडिमेड ल्याउला जस्तो पो भयो म त म त तपाईँको भरोसा गरिनँ अब मैले तपाईँले एकदमै एकदमै सही लुगा सिलाउनुहुन्न रहेछ अलिकति त्यो के अरे राम्रोसँगले त्यो नाप जोख राम्रो नगरेको हो कि के हो कसो हो हो हजुर हजुर कहाँ अब चौध तारिक अब अ चौध तारिक लिएको हो अब भोलि भोलि अब फिफ्टिन अगस्त भोलि मैले कसरी ल्याउनु लाग्छ नि त्यो त बुझेँ नि तर अब मलाई भने जस्तो मैले समयमा लाउनु पाइनँ नि त केही छैन म लिएर आउँछु है म लिएर आउँछु मैले पैसा क्लियर गरेको छु पछाडि म फेरि पैसा दिने कुरा आएनँ हो त्यो चाहिँ अब एकदम बिना पैसामै बनाइदिनु पर्यो है अन्त यसो हजुर हजुर हुन्छ हुन्छ हुन्छ केही छैन केही छैन म लिएर आउँछु नि ल हुन्छ हुन्छ हुन्छ